हेलो काका हामी पिकनिक जाऊँ भनेको हो अन्त तपाईँहरूको फ्यामिली के के के गर्नु हुन्छ जानु हुन्छ कि हुँदैन कि

अब कति तारिक हुन्छ सबैजना क कहिले कहिले भ्याउँछ त्यतिखेरै जाऊँ भनेको अब गजलडुबा जाऊँ भनेको हौ हुन्छ गजलडुबा जाऊँ भनेको हौ गजलडुबा

गाडी त्यो अस्ति लगेको गाडी लाँदा भइहाल्छ हजुर कोही फाल्तु त त्यस्तो कोही पनि छैन कि आफू आफ्नो आफ्नो त्यो फ्यामिलीहरू हजुर

त्यहाँ कि त्यहाँ पकाएर त खानु दिँदैन होला परिवार त अब लानै पऱ्यो नि घुम्नु गए पछि बोटमा हजुर हजुर हजुर

त्यो त हाल्नै पर्छ नि अब घुमेर गए पछि त अब हाल्नु पऱ्यो खाना त्यहाँ यसरी पकाउनु दिन्छ कि हामी घरबाटै केही उयोहरू लाने त्यही त्यहाँ चाहिँ अब पुरा टाइम लाग्छ होला है खाना बनाउँदा ओर्दा

हजुर हजुर खाना चाहिँ भइहाल्छ हजुर अनि तपाईँहरूको चाहिँ को को जाने भयो त बाबाहरू त भनेको छु कि अब तपाईँको त्यो नानी त्यो बहिनीहरू दृष्टिहरू अनन्याहरूलाई भनिराख्नु हजुर हजुर त्यो पहिलाको फ्री चढ् चढेर चाहिँ नजाऊँ है पहिलाको जस्तै आरामले जानु पर्छ अन्त त्यो गाडीमा के दुइवटा गाडी गर्ने कि एउटै गाडी गर्दा हुन्छ त्यो पिकनिकको लागि हजुर

हजुर हजुर

आराम आरामले आउनु पर्छ हुन्छ त्यो त्यसो भयो गजलडुबै जाऊँ होइन हुन्छ हुन्छ हुन्छ हुन्छ